ए हजुर हो त बहिनी अँ भन्नुहोस् त

अहिले अहिले त अब फुलकोपी छ बन्दकोपी छ है अनि सब्जीमा चाहिँ है सब्जी भन्नुभयो सब्जीमा फुलकोपी बन्दकोपी तिते करेला अनि भिन्डी पोटल पाउनु सक्नुहुन्छ प्याज रामभेँडा ए हजुर बिहाको लागि हो भने त धेरै हो हजुर अँ भन्नुहोस् न हजुर मिल्छ मिल्छ त्यो त मिल्छ धेरै लानुभयो भने चाहिँ मिलाइदिन्छु अब पाँच किलोदेखि उकालो लग्यो भने चाहिँ मिल्नुसक्छ धेरै अब अलिकति मिल्छ अरू उयो भन्दा चाहिँ हजुर हजुर ए हजुर हजुर होम डिलिभेरीको चाहिँ तपाईँको फेरि एक्स्ट्रा चार्ज पनि लाग्छै तपाईँलाई हो एक्स्ट्रा चार्ज लाग्छ अब होम डिलिभेरी गरायो भने चाहिँ अब अलिकति तपाईँलाई चाहिँ अब सब्जीहरूमा चाहिँ अब कुन कुन सब्जी चाहिँ चाहिएको थियो भन्नुहोस् न त्यो अब म त्यो मिलाइदिन्छु नि उम् रामभेँडा हजुर रम् उम्

मटर अँ मटरको चाहिँ यस्तो छ मटरको चाहिँ अहिले सिजन नभएकोले गर्दा अलिकति भाउ ज्यादा नै छ बहिनी अँ भन्नुहोस् न अरू अब अहिले तपाईँलाई चाहिँ अब असी चल्दैछ अब तपाईँले अब बोराको हिलले नै लानुहुन्छ भने चाहिँ साठी नै हुन्छ पर केजी साठी अलिकति सस्तै पर्छ तपाईँलाई हजुर एकदम फ्रेस पाउनुहुन्छ तपाईँले सब्जी चाहिँ सब्जीको लागि चाहिँ एकदम नसुर्ताए पनि हुन्छ हो एकदमै फ्रेस पाउनुहुन्छ तपाईँले यसमा चाहिँ केही कम्प्लेन नै छैन मेरो सब्जीमा चाहिँ हजुर भन्नुहोस् अब म अब लेख्छु है फटाफटी लेख्छु कति चाहिन्छ तपाईँलाई के चाहिन्छ अनि म होम डिलिभेरी नै गरिदिन्छु हो होम डिलिभेरीको चाहिँ अलिकति एक्स्ट्रा चार्ज लाग्छ तपाईँलाई अनि मैले चाहिँ कति बजी कहिले चाहिँ कति तारिखको चाहिँ मैले तपाईँलाई ऊ दिनुपर्छ होला नि फेरि मेरो पनि यता मिलाउनुपर्छ हो ल्याउनुपऱ्यो फ्रेस नभए फेरि फ्रेस सब्जी दिनुपर्छ

सब्जी हुन्छ एकछिनै भन्नुहोस् त सब्जी लेख्दाखेरि पच्चिस केजी प्याज हजुर बिस केजी रामभेँडा पन्ध्र केजी मटर मटर अलिक तपाईँलाई चाहिन्छ होला मटर त किनभने खोस्टा हुन्छ नि त कि भित्रको अब त्यो तपाईँलाई उयो गराउँदाखेरि अलिकति ज्यादै लाग्छ होला है मटर मटर अलिक ज्यादै लाग्नुसक्छ उम् अँ त्यति गर्दा हुन्छ पनिर पाउँछ त बहिनी पनिर पाउँछ घिउ पाउँछ घिउ चाहिँ तपाईँले एकदमै राम्रो पाउनुहुन्छ रिम्बिकको घिउ पाउनुहुन्छ तपाईँले छ सौ किलो चाहिँ छ सौ रुपियाँ किलो कि घिउ चाहिँ एकदमै राम्रो रिम्बिकको पाउनुहुन्छ त सक्नुहुन्छ तपाईँले पचास किलो आलु पचास किलो आलु आलुको चाहिँ आलु दुईवटा उयो छ एउटा भोटाने आलु छ त्यो अलिकति महँगो छ अर्को चाहिँ छ भोटाने आलु चाहिँ चालिस रुपियाँ किलो गरेर पर्छ अनि अर्को चाहिँ बाइस रुपियाँ किलो पर्छ यता लोकल सिलगढी चाहिँ भोटाने आलु नै गरिदिनु त्यो चाहिँ एकदमै राम्रो हुन्छ मिठो हुन्छ तपाईँलाई अब हिसाब गरेर फेरि त्यसमा थप्नुपर्छ होला नि त तपाईँको अहिले नै टोटल नगरौँ न अहिले टोटल नगर्नुहोस् कि कोही बेला जुन दिन तपाईँलाई डिलिभेरी मैले सब्जी उयो गराउँछु नि त्यति बेला नै तपाईँलाई म उयो गर्ने भाइलाई नै म पठाइदिन्छु नि ल रसिद त्यति नै बेला पाउनु सक्नुहुन्छु फेरि तपाईँले थप्छ पनि होला नि त त्यसमा उम् हजुर त्यति नै बेला म तपाईँलाई उयो पठाइदिन्छु नि डिलिभेरी चार्ज चाहिँ तपाईँको अब घरमा तपाईँको गाडी गाडीमा त गाडीको भाडा भइगयो हो अनि तपाईँको अझै अलिकति हिँड्नु पनि पर्ने रहेछ नि त हो अब त्यत्रो उकालो तपाईँको अब उकालो हिँडेको त अब अलगै लिइहाल्छ अन्त बाटोकै छेउमा भएको भए चाहिँ तपाईँलाई त्यस्तो महँगो पर्ने थिएन अनि उकालो हिँडेकोले गर्दाखेरि चाहिँ अलिकति ज्यादै पर्नुसक्छ बाटोको रोड लेभलै भएको भए चाहिँ तपाईँलाई कम्ती नै पर्थ्यो किनभने किनभने अब गाडीबाट अब क्यारिङ फेरि उकालो पऱ्यो नि त तपाईँहरूको निकै टाढो पऱ्यो ल हुन्छ त्यो हिसाबले म सबै मिलाएर म पठाइदिन्छु हजुर अट्ठाइस तारिख एकदम अट्ठाइस तारिख कन्फर्म ल थप्नुहोस् अन्त त्यसमा नसुर्ताउनुहोस् अब यसमा अलिअलि म मिलाइदिन्छु तपाईँले धेरै लानुभएकोमा हुन्छ केही पऱ्यो भने अझै थप्यो भने मलाई फोन गर्नुहोस् न मेरो फोन नम्बर छ होइन यही हो फोन नम्बर ल हुन्छ हुन्छ ल ल बहिनी हुन्छ हुन्छ बहिनी